हालैमा टेक्नलजीले गर्दा धेरै परिवर्तन आएको छ मोबाइलमा टाइप गर्न धेरै सजिलो भएको छ यसैकारण म मोबाइलमा टाइप गर्न रुचाउँछु